सर्वप्रथम त सर्वप्रथम त मैले अब शिक्षा हासिल गर्नु चाहिँ मैले कुमदिनी विद्या आश्रमबाट मैले पहिलो शिक्षा पहिला प्राइमेरी सेक्सन त मैले आफ्नै गाउँका स्कुलबाट नैना कुमारी प्राथमिक पाठशालाबाट पाँच कक्षासम्म अध्ययन गरेँ त्यसको बाद चाहिँ बाजार स्कुलमा कुमदिनी होम्स उच्चतर माध्यमिक विद्यालयमा म प्रस्थान गरेँ कक्षा छःमा त्यहाँदेखि मेरो शिक्षाको क्षेत्र सुरु भयो छःमा मछः सातमा एकदमै अब्बल दर्जामै थिएँ पढ़ाईमा एकदमै राम्रै व्यक्ति अगाडि नै हामी बस्ने सर गुरुआमाको शिक्षकको एकदमै प्यारो व्यक्ति नै थिएँ अनि गणितमा पनि एकदमै राम्रो व्यक्ति सबै पढ्दै गोयो बिस्तारै हुँदै गयो दसौँ कक्षाको फाइनल एक्जाम आयो दसौँ कक्षाको फाइनल एक्जाममा धेरै हामीले तयारीहरू गऱ्यौँ एकदमै कठोरसँगले पढ़ाई भयो हाम्रो साथी भाइ सबै मिलेर र एकदमै लास्टमा एक्जाम भयो हामीले चिताएको जति जति पढेको थियौँ जति परिश्रम गरेको थियौँ त्यति हामीले अङ्क ल्याउन प्राप्त गर्न सक्षम भएन त्यसमा हामी दुःखित पनि भयो तर हाम्रो अभिभावकगण अनि शिक्षकगणले हामीलाई सहानुभूति दिनुभयो दसको मात्र होइन बाह्रमा पनि छ ल्याउनु पर्ने मार्क्सहरू र अहिले तिमीहरू मेहनतलाई निरन्तर राख केही छैन मेहनतलाई निरन्तर राख्यो भने एकदिन आवश्यक हुनेछ भनेर हामीलाई केही समझौताहरू दिनुभयो त्यसैबिच हामी पढ्दै गयौँ बुझ्दै गयौँ इलेभेन कक्षामा गयौँ बाह्र इलेभेनमा इलेभेन कक्षादेखि हामी मैले विज्ञानको विषय लिएँ विज्ञानमा मैले अध्ययन गरेँ इलेभेनमा विज्ञान लिएपछि एकदमै कठिनाइहरू झेल्नु पऱ्यो विज्ञान लिएपछि अलिकति हार्ड लेभल पढ्नु पर्ने हामी बस्तिमा बसेका मान्छेहरू बिहान उठेर घाँस काट्नु पर्ने अनि घाँस काटेपछि गाइको घरको काम गरे पछि स्कुल जानु पर्ने स्कुल गएर पनि एकदमै बेल्का ट्युसन जानु पर्ने त्यो कठिनाइहरू एकदम सहनु पऱ्यो बादमा फेरि बिस्तारै क्लास एघारको एक्जाम भयो एघारको एक्जाममा हामी सबै उतिर्ण भयो एकदम सय प्रतिशत पास भयो त्यहाँदेखि बाह्रको अब फाइनल एक्जाम बाह्रको फाइनल एक्जामको तयारीमा हामी जुट्यौ बाह्रको तयारी सबैले एकदमै पूर्ण रूपले हामीले गरिसकेका थियौँ अनि धेरै साथीहरू पनि नयाँ नयाँ साथीहरू बनिएका थिए मित्रगणहरू बनिएका थिए उनीहरूको सहयोगले हामी पढ़थ्यौँ अनि जुन एक्जामको अगाडिको छुट्टीमा हामी सबै मिलेर बसेर पढ्ने गर्थ्यौँ र सबै नयाँ नयाँ अनुभव नयाँ नौलो अनुभव भएको थियो दसभन्दा बाह्रको एक्जाममा हाम्रो धेरै नयाँ अनुभवहरू भएको थियो र एकदमै त्यसरी पढ्दै गयो पढ्दै गयो पढ्दै गयो र जान्दै गयो र त्यहाँदेखि एकदमै एक्जाम आयो एक्जामको बेलामा हामी क्वेसन देख्दा हामी एकदमै अकबक्क पऱ्यौँ हामीले जुन प्रकारको प्रिपरेसन गरेको थियौँ जुन प्रकारले हामीले तयारी गरेको थियौँ त्यो तयारीभन्दा बेग्लै बेग्लै नै मात्रामा हामीलाई कोइसन सेट गरेको थियो र हामीले केही छैन लगभग दियौँ एक्जाम सबैले सबैको एक प्रकारले एकनासे एक्जाम भएको थियो र त्यो पनि सफल भयो अनि हामी अब हाम्रो प्रतिक्षा हाम्रो एक्जामको प्रतिक्षाको फलमा डेढ महिनाको छुट्टीमा बस्यौँ र प्रतिक्षको फल आयो कम्ति कम्ति मार्क्सले सबै पास भए अनि पहाड़मा हामी सब कम्ति कम्ति मार्क्स लिएर हामी कलेजको लागि धौड़ी गर्नु पऱ्यो अब कलेजको लागि महा महामारी यता कुदाइ उता कुदाइ भनेको जस्तो कालेजहरू नपाउने कलेजको लागि सबै भेडाको लाइनमा जस्तै लागी राखेका थियौँ र भनेको जस्तै कसैले कहाँ गए कसै कहाँ गए त्यहाँदेखि हाम्रा सबै मित्रगणहरू छुट्टिन लागे सबै मित्रगणहरु छुट्टीन लागे आफ्नो आफ्नो बिचार गरे त्यहाँदेखि म पनि एक दुईवटा कलेज हेरेँ तर मलाई भनेको जस्तो चित्त बुझेन अनि मैले एक सालसम्म मैले ट्युसन पढाएर बस्ने निर्णय गरेँ र चारजना विद्यार्थीदेखि मैले ट्युसन पढाउनु सुरु गरेको त्यहाँदेखि एक साल मैले सत्रजनासम्म बेलुकी बेलुकी दुई घन्टा त्यसरी ट्युसन पढ़ाएर आफ्नो जीविका चलाएँ जीवन बिताएँ अनि आफू पनि पढेँ आफ्नो नलेज पनि अलिकति उयो गरेँ गेन गरेँ त्यस्तै हुँदै जादा केही एक बर्ष पढाएपश्चात त्यहाँदेखि केही आर्थिक स्थितिको कमिले गर्दा या पारिवारिक समस्याले गर्दा म केही टाड़ो अलिकति टाड़ो सिलगड़ी सहरतर्फ लागेँ सिलगड़ीतर्फ लागेपछि त्यहाँ होटेल काम खोज्नको लागि त्यहाँ ठुलो सहरमा केही काम राम्रो काम पाइन्छ भन्ने हेतु त्यहाँ लागे त्यहाँदेखि त्यसरी बित्दै गयो सिलगड़ी सहरमा होटेल इन्डस्ट्रीमा काम पायो सानो काम पाएँ त्यहाँ त्यहाँ सानो काम होटेल इन्डस्ट्रीमा काम गरियो पहिला स्टार्टिङमा अब काम त केही जनिएको थिएन त्यहाँ होटेल इन्डस्ट्रीमा अगाडि वेटर खाना बोकेर लाने कार्य दिएको थियो खाना बोकेर लिएर जानु पर्ने अनि सिक्ने मौका अपरच्युनिटीहरू पायो पहिलो पटक म होटेलमा जाँदाखेरि म अकबक्क परेको थिएँ अकबक्क परेको थिएँ के कस्तो केही जनिएको थिएन छ हजार मासिक दिने भएको थियो छ हजार मासिक दिदा ठिकै छ नि सिलगड़ी जस्तो सहरमा अब बाँच्नको लागि बस्नको लागि त केही पैसा चाहिन्छ भन्ने हेतु मैले होटेलमा पनि जाने निर्णय गरेँ होटेल इन्डस्ट्रीमा कहाँ म विज्ञान पढेको व्यक्ति शहरमा भनेको जस्तो काम त पाइनँ त्यहाँदेखि होटेलमा इन्डस्ट्री होटेल इन्डस्ट्रीमा जाने निर्णय गरेँ गएँ बिस्तारी एक दिन बित्यो दुई दिन बित्यो बहुतै कठिनाइ भयो कठिन कठिनाइ क्षणहरू झेलेँ मैले केही पनि जानेको थिइनँ म्यानेजरले कराउँथ्यो उसले कराउँथ्यो कतिले माया पनि गर्थ्यो सिकाउँथ्यो पनि त्यहाँदेखि दुई दिन तिन दिनमा मलाई सहानुभूति भयो हो यस्तो गर्नु पर्ने रहेछ उस्तो गर्नु पर्ने रहेछ अनि हामी यहाँ बस्तिमा काम गरेर जाने मान्छे त्यहाँ काम त जहाँ गए पनि गरिन्छ हामी अन्त त्यो हेतु म एक लगनशीलता गरेर दस घन्टा बाह्र घन्टा काम गर्नु थालेँ र त्यो काम देखेर सबैको प्यारो म्यानेजर क्यापटन सबैको प्यारो हुन थालेँ त्यो हेतु प्यारो हुँदै गर्दा म काम गर्दै गएँ काम गर्दै गएँ अन्त काम एक महिनामा मैले लगभग मोटामोटी त्यहाँका खानाका एकदम रेसेपीहरू त्यहाँका खानाका नामहरू अनि कस्टमरसँग जस्तै गेस्टसँग अतिथिसँग बोल्ने तरीकाहरू होटेल इन्डस्ट्रीको विभिन्न बेग्लै तरीकाहरू हुन्छन् अनि जसरी आउँदाखेरि हामीले विस गर्नु पर्ने हुन्छ गुड मरर्निङ सर गुड मरर्निङ म्याम त्यस्तो मलाई केही पनि किञ्चित पनि थाहा थिएन होटेल इन्डस्ट्रीको कुराहरू त्यो सिक्दै गयो अनि एक महिनापछि तनखा पायो हातमा पैसा देख्दाखेरि मलाई कस्तो फिल भयो क्या मलाई मजा आयो एक प्रकारको मैले कमाको पैसा भन्ने यसरी समयहरू बित्यो बक्सीस् पनि धेरै पाइन्थ्यो त्यसको लत लाग्दै गयो होटेल इन्डस्ट्रीको काममा लत हुँदै गयो त्यहाँदेखि त्यसरी एक महिना दुई महिना तिन महिना बित्दै गयो त्यहाँदेखि हामी अलिकति अपग्रेड हुँदै गयो केही रेस्पोनसिबिलिटी भारहरू दिँदै गयो अनि काम पनि अलिकति हल्का हुँदै गयो किनभने हामीले काम जानेपछि हल्का हुँदै जान्छ मान्छेले एउटा काम त्यो काम हल्का भएको होइन तर हामीले काम जान्छ जानिन्छ युज टु हुन्छ अनि त्यसले गर्दा चाहिँ हामीले छिटो गरीपठाउँछ अन्त छिटो गरेपछि हामी आफूले आफूलाई हल्का परिन्छ त्यसरी गर्दा बित्दै गएपछि त्यो हल्का हुँदै गयो काम त्यहाँदेखि सिनियर हुँदै गयो हामी सबैको प्यारो हुँदै गयो सबै होटेलमा चिन्ने हुँदै गयो दोकान दौडीदेखि लिएर त्यहाँदेखि साहूहरूले पनि हामीलाई सामानहरू पनि कतिवटा दिन्थ्यो अनि त्यहाँदेखि दोकान दौडीदेखि लिएर सबैले त्याँहाको माहोलले चिन्दै गयो होटेल गर्दै गर्दै गर्दै गर्दै एक सालसम्म मैले त्यही होटेल सालुजामा मैले काम गर्दै गएँ काम गरेँ त्यहाँदेखि अरू फिल्डमा मलाई कहीँ पनि अरू विभागमा कहीँ जानु मन परेन होटेल इन्डस्ट्रीमै त्यहाँदेखि त्यसपश्चात बादमा म केही समस्यावश घर प्रस्थान गरेँ घर फर्किएँ घर फर्किएपछि फेरि केही समस्याले गर्दाखेरि म जानु त्यो होटेलमा जानु पाइनँ म अन्त अर्को होटेलमा जाउँ भनेर सोचेको थिएँ केही साथीहरूले मलाई बोलाएको थियो निम्ताएको थियो त्यो अर्को अर्को होटेलमा राम्रो छ तैँले जनेको छस् भनेर त्यसरी मौकाहरू आँउदो रहेछ काम सिकिसके पछि क्या पहिला चाहिँ म काम खोज्दै गएको थिएँ त्यहादेखि अरू त्यहाँदेखि बादमा एक साल बादमा चाहिँ मलाई कामले खोज्दै कतिवटा कामले चाहिँ मलाई बोलाउने भयो क्या अनुभव चाहिँ त्यसरी हुँदै जाने रहेछ मान्छेको जबसम्म पनि मान्छेले काम सिक्दैन तबसम्म मान्छेले खोजेर जानु पर्छ जब मान्छेलाई काम सिकिसक्छ एउटा निपुणता हुन्छ मान्छेमा केहीमा एउटा स्किल्ड हुन्छ त्यहाँदेखि चाहिँ कामले खोज्दो रहेछ भन्ने मलाई पनि जिन्दगीमा अनुभव भयो त्यहाँदेखि चार पाँच उयसबाट मलाई नियुक्तिहरू आयो तर म कतिवटा समस्यावश जान सकिन सिलगड़ीमा अनि अनि मैले निर्णय गरेँ म कालिम्पोङ्गमै गर्छु कालिम्पोङ्गमै मैले त्यहाँदेखि बादमा बिस्तारी कालिम्पोङ्गमै काम गर्ने निर्णय लिएँ मेरै सहरमा सानो सहरमा यहाँ ठुलो सहर छैन सानोमै पनि बिस्तारै एक दुई महिना आफ्नो जीविका चलाउनुको लागि केही कार्यहरू होटेलमै गरेँ अनि त्यहाँदेखि उता ठुलो सहरमा अलिकति ठुलो सहरमा र सानो सहरमा गर्दाखेरि धेरै अन्तर हुँदो रहेछ म मैले गरेको कार्य त उता गरेको कार्य यता देखाउँदा त सबै अकबक्क पर्दो रहेछ किनभने मैले एकदमै निपुणता हासिल गरेको रहेछु भन्ने सहानुभूति भयो म मैले यहाँ छोटो सानो शहरमा गर्दाखेरी त्यसरी समयहरू बित्दै जाँदो रहेछ त्यसरी जिन्दगीमा फेरि कामहरू मान्छेले गाउँमा पनि त्यो काम मान्छेको चर्चा परिचर्चा देखेर अर्को जग्गा अर्को जग्गा मान्छेलाई बोलाउँदो रहेछ किनभने मान्छेले काम जानेको छ भने त कामले बोलाउँछ मान्छेलाई अन्त नत्र मान्छेले काम खोज्दै जानु पऱ्यो एक कान दो कान परिचर्चा हुँदै त्यसरी त्यो कालिम्पोङ्गको होटेलमा मैले दुई चार महिना गरि सकेपछि यो मेरो लागि होइन भन्ने मलाई सहानुभूति भयो त्यहाँदेखि मैले विदेश जानका लागि प्रयासहरू गरेँ विदेश जानको लागि के गर्नु पर्छ कसो गर्नु पर्छ भन्ने मैले सोध खोज गर्दाखेरि मैले फेरि विदेश जानका लागि सिलगड़ीमा गएर केही एउटा इन्टरभ्यूमा बसेँ इन्टरभ्यूमा बस्दाखेरि इन्टरभ्यू पनि मा लामो भिड दुई सय तिन सय जनाको भिड थियो त्यो भिड़मा म पनि बसेँ मैले पासपोर्ट सासपोर्ट लिएर आफ्नो रेज्युम सेज्युम बनाएर सबै बनाएर लिएर गएको थिएँ त्यो भिडको भिडमा म पनि एकदम ढिलो पानी बर्षाको कारणले गर्दाखेरि ढिलो पुगेको थिएँ अन्त ढिलै पुगेतापनि सबैभन्दा अन्तिममा मेरो इन्टरभ्यू भयो इन्टरभिवर्सले इन्टरभ्यू लियो अनि मैले के पनि सोचेको थिइनँ मैले जिन्दगीमा जे जानेको छ जति जानेको छ मैले केही प्रयासहरू पनि केही मैले तयारी पनि गरेको थिइनँ इन्टरभ्यूको मैले जटि जानेको छ जे जानेको छ जिन्दगीमा त्यही भन्छु भन्ने मलाई थियो अनि सर्वप्रथम त उनीहरूले आफ्नो मेरो परिचय सोध्यो परिचय त मलाइ थाहा भएकैकुरा मो जन्मेकोदेखि मेरो आफ्नो परिचय मलाई थाहा भएकै कुरा मैले सिधा सिधी परिचय दिएँ अनि उनीहरूले पनि एउटा काम गर्ने व्यक्ति खोजिरहेको हुन्छ हामीले पनि काम खोजिराको हुन्छ अन्त उनीहरूको सोझो प्रश्नहरू थियो कतिवटा कामको बारेमा मैले सीधा जति जानेको छ आफ्नोमा जति क्षमतावश मैले उत्तरहरू दिएँ उनीहरूले साह्रै मन परायो अन्तिममा मलाई उनीहरूले छनौट गऱ्यो अन्त केही कारणवाश उनीहरूले सबैजना सल्लाह गरे अनि मलाई अलिकति ठुलो पोजिसनमा उनीहरूले छनौट गरे अनि त्यसपश्चात बादमा मेरो भिजाको प्रोसेसको लागि फोटो सोटो खिच्नु प्रोसेस फोसेस भयो त्यही दिन म घरतर्फ लागेँ बादमा फेरि भिजाको लागि पैसा सैसा बुझाउनु थियो समय बित्दै गयो एक महिना डेढ महिना बाद भिजा आउँछ भन्ने भयो त्याहे भिजा पर्खिँदै बसिराखेको थिएँ म त्यहाँदेखि घरका केही कारणले गर्दाखेरि फेरि भिजा आउनुभन्दा अगाडि घरमा केही दुर्घटनाको कारणले गर्दा म जानु पाइँन बाहिर त्तेयसरी सरी समय बित्दै गयो कालिम्पोङ्गमा सानो उएसमा गरेँ त्यहाँदेखि म बेङ्गलोरतर्फ लागेँ बेङ्गलोरतर्फ पनि मैले सानो पसल खोलेँ मोमोको पसल खोलेँ त्यसरी दुई तिन बर्ष चलाएँ त्यहाँ पनि केही अस्वस्थ्य आफ्नो स्वस्थयको कारण अस्वास्थ्यको कारणले गर्दाखेरि म पिछाडि फर्किनु पऱ्यो अनि फर्किएपश्चात काम त मान्छेले गर्नु पऱ्यो त्यहाँदेखि अहिले सानो तिनो आफ्नै गर्छु भन्ने हेतु केही चलाइरहेको छु केही गरिरहेको छु सानोबडे फास्टफुड खाजाको दोकानहरू खोलीरहेको छु त्यसरी गरिरहेको छु जिन्दगी त्यसरी चलिरहेको छ